भाइ म अहिले भर्खर के अरे सिलगडी आइपुगेँ म उता राति बाह्र एक बजेतिर आइपुगेँ यहाँ अटो पाउँछ कि पाउँदैन हो कति लिन्छ होला हो भाडा कति जस्तो पर्छ होला यता काठमाडौँतिर जानु यसो गाडी पक्रिनुको लागि पाउँछ कि पाउँदैन हो भाइ यसो कोसिस गरिदेऊ न मलाई त साह्रो साह्रो पर्यो त यसै हिँड्नुको लागि